म पाहाडमा बस्नेभएको कारणले हाम्रो पाहाडमा यो समस्याहरू छैन तर भारतको विभिन्न देशहरूमा यो समस्याहरू छ जानिर मान्छेहरूले सफा खाना र पानी सफा राम्रो पानीहरू पाउने गर्दैनन् कतिवटा जग्गामा पानीको समस्याहरू भएको कारणले गर्दा उहाँहरूले मैला पानी अथवा राम्रो खानाहरू पनि पाएको छैन तर हाम्रो पाहाडमा यो कुपोषणको समस्या एकदमै कम्ती छ अनि हामीले पाहाडको पानी भएपछि एकदमै राम्रो पानीहरू पिउने गर्नेगर्छ अनि भारत एकदमै ठुलो जग्गा जग्गा भएको कारणले गर्दा कतिवटा जग्गाको मलाई त्यस्तो थाहा त छैन तर अब त्यो जगाहरूमा धेरै धेरै जग्गाहरूमा यस्तो मालन्युट्रिसन अथवा कुपोषणको प्रब्लमहरू देखिनसक्छ अनि त्यहाँको मानिसहरू एकदमै साह्रो पाराले बसिरेका छन् अनि त्यो समस्याको बारेमा चाहिँ सरकारले एउटा ठुलो कदम कसरी उठाउनसक्छ भनेर भन्दाखेरि चाहिँ एउटा त हो जागरुकता अवेरनेस ल्याएर अनि मान्छेहरूलाई राम्रो खाना पानी दिने एउडा ठुलो कदम हाम हाम्रो सरकारले उठाउनसक्छ अनि मानिसहरूलाई ट्रिटमेन्टहरू अथवा केही उपचारहरूद्वारा यो समस्यालाई हल गरिन सकिन्छ